मलाई मनपर्ने माछा चाहिँ कतल माछा हो जो चाहिँ सबैभन्दा कतल माछा चाहिँ एउटा मिठास र त्यसमा काँडा पनि कम्ती हुन्छ र यसलाई यसरी पचाइन्छ पहिला हर्दी नुन तेलले पिस काटेर यसलाई मोलेर फ्राई गरेर राखेर त्यसमा तोरी जस्तो मसालाहरू अहिले त के मसाला रेडिमेड पाइहाल्छ त्यसलाई हामीले यसरी बनाएर खायो भने चाहिँ माछाको चाहिँ टेस्टी बहुतै राम्रो हुन्छ यसमा माछा थुप्रै हुन्छन् त्यसमा कि असला बुदुना रहु बाटा झिङ्गे माछा त्यस्तोहरू पनि यस्ता छन् यसमा आफ्नो आफ्नो मानिसले तरिकाले बनाएर खाने पनि गरिरहेका छन्